भारतीय चलचित्रमा अहिले जुन हलिउड छ त्यसले एकदमै विश्वमै हिन्दी चलचित्र जगत्लाई लिएर धेरै धेरै काम गरेको छ यसलाई अन्य भारतीय सङ्गीतलाई लिएर अन्य देशहरूमा पनि हेर्ने गरेको हामी पाइन्छ यसले तपाईँको धेरै लोकप्रियता हासिल गरेको छ धेरै यसमा हामी धारावाहिकहरू पाउँछौँ पिक्चरहरू फिल्महरू पाउँछौँ धेरै एकता यस्ता एकता कपुर हाम्रा हिन्दी चलचित्र धारावाहिक सिने जगत्का एकजना ख्यातिप्राप्त निर्देशक हुन् उनी जितेन्द्र जितेन्द्रका अभिनेता जितेन्द्रका छोरी पनि हुन् अनि उनले धेरै राम्रा राम्रा कसौटी जिन्दगी की भन्ने जस्ता धेरै राम्रा राम्रा यो धारावाहिक प्रदर्शन गरेकी छिन् जसले गर्दा धेरै आम जगत्मा गाउँमा सहरतिर यसले धेरै ख्याति प्राप्त छ पाएको छ अनि मानिसहरूले यसलाई धेरै हेर्न रुचाउँछन् बेलुकीको खाना खाएर प्रायःजस्तो स्त्रीहरूले धारावाहिक ढुक्कैले हेर्ने गरेको पनि पाउँछौँ अनि विशेष पिक्चरहरूलाई भन्दाखेरि चाहिँ मलाई पिक्चरमा सबैभन्दा राम्रो तपाईँको पिक्चरमा सबैभन्दा रा राम्रो अभिनय अभिनेताको रूपमा मलाई अमिर खान मनपर्छ भने मलाई अभिनेत्रीको रूपमा मलाई हिन्दी सिने जगत्का अभिनेत्रीको रूपमा हाम्रै एकजना छोरी चेली मनिषा जसले धेरै हिन्दी चलचित्रहरूमा काम गरेकी छिन् मनिषा कोइराला अब उन उनलाई उनको एक्टिङहरू उनको अभिनयहरू हेर्न म धेरै रुचाउँछु हो उनी मनिषा कोइराला अनि अमिर खान मेरो एकदमै आइडल हुन् हाम्रा निम्ति उनीहरूले धेरै राम्रा राम्रा पिक्चरहरू खेलेका छन् मनिषा कोइरालाले अमिर खानको मनिषा कोइराला अनि अमिर खानको एउटा मन भन्ने पिक्चर छ जसले धेरै धुम मच्चायो यसले यसलाई लिएर धेरै युवायुवतीहरू अलिकति उयो पनि भए धेरै गम्भीर भए यसले धेरै छोयो सबैलाई मन पिक्चर एकदमै राम्रो छ जसमा अमिर अमिर खान हिरो रहेका छन् मनिषा कोइराला हिरोइन रहेकी छिन् अनि यसमा मेरा मन तु कोई आए मेरा मन भन्ने गीतहरू चाहिँ एकदमै राम्रा राम्रा गीतहरू छ मनिषा कोइरालाको सौदागर भन्ने पिक्चर पनि त्यसमा धेरै राम्रो मनिषाले एउटा यो रोल गरेकी छिन अहिले गायकको बारेमा तपाईँलाई भन्नुपर्दा सोनु निगम अहिलेको लेटेस्ट एउटा अहिलेको हिन्दी जगत्का गायक हो सोनु निगम पहिला कुमार सानुहरूले धेरै धुम मच्चाए हाम्रा तिनै क्षेत्रका डुवर्सकै हाम्रा डुवर्स क्षेत्रका हाम्रा बेताब पिक्चरमा गाएका छन् यहाँ चाल्साको इन्द्रजीत मिजार पनि बेताप पिक्चर धेरै राम्रा राम्रा गीतहरू गाए तर कतिवटा कुराले गर्दा उहाँलाई हिन्दी सिने जगत्बाट बाहिर गरियो त्यसमा धेरै कारणहरू छ उहाँले पनि धेरै धक धक दिल मेरा तरसता है भन्ने गीतहरू त्यस्ता गीतहरू पनि गाएका छन् धेरै राम्रा राम्रा छन् अहिले अहिलेको लेटेस्ट सिङ्गरमा भन्नुपर्दाखेरि यहाँ तपाईँलाई हिन्दी जगत्को मैले अघि नै भनिसकेँ हिन्दी जगत्मा तपाईँको लेटेस्ट सिङ्गरको रूपमा हामी हिन्दी हिन्दी जगत्मा कुमार सानुहरू पहिलाका गायकहरू भए अनि अहिले नेपाली जगत्लाई पनि हेर्दाखेरि यहाँ लोकल क्षेत्रबाट यहाँ हामी काल चिलाउनेबाट पनि हेर्दाखेरि पुष्पनले अन्तर्राष्ट्रिय लेभलमा पनि नेपाली गीतहरू गाएर नेपाली सँगसँगै हिन्दी गीतहरू गाएर स्टेज प्रोग्रामहरू ग गरेर धेरै अहिले धुम मच्चाएको छन् समग्रमा भन्नुुपर्दाखेरि अहिले हिन्दी जगत्ले दुनियाँमा हिन्दी विश्ममै एउटा राम्रो छाप छोडेको पाइन्छ